मलाई अस्ति मेरो साथीले क्रिम दिएको थियो कि तिनदिन पिछाडिको कुरा लेकिन त्यो क्रिम चाहिँ फेयर एन्ड लभली थियो लगा भनेर दियो लेकिन मलाई चाहिँ त्यो क्रिम मन परेन किनभने त्यो क्रिमले मलाई अलिकति यहाँ पिम्पलहरू अझै बेसी निकालिदियो क्रिम चाहिँ कस्तो रहेछ त्यो चाहिँ मलाई मन परेन किनभने त्यो जो पायो त्यसलाई फाप्दैन रहेछ मलाई त फापेन अझै मलाई त्यो क्रिमले त अझै काली चाहिँ बनायो घाममा हिँडेर त्यहीकारण मलाई त्यो क्रिम त मन परेन हौ छ्या बरु अरू क्रिम लगाएको भए ठिकै हुन्थ्यो होला त्यसै लाएँछु त्यो क्रिम थैत् मलाई त पुरा रिस उठ्दैछ त्यो क्रिमलाई देखेर हेर्नु त मेरो अनुहार त झन् बिगारी पो दिएछ छ्या म झन् राम्री हुन्छ होला भनेर लाएको त त्यो क्रिम त बिगारी पो दिएछ अझै त्यो क्रिम बिगा के हौ यो बिगारिदियो त्यो अनुहारै यहाँ अझै पिम्पल पिम्पल बनाइदियो झन् मैले झन् राम्री हुन्छ भनेर लाएको थियो कस्तो ले साथीले लगा न लगा भनेर भन्यो अनि मैले पनि लगाएँ लेकिन त्यो क्रिम चाहिँ कस्तो रहेछ त फेयर एन्ड लभली त्यो क्या फेयर एन्ड लभलीको त्यो प्रोडक्टै मन परेन मलाई छ्या त्यसले कस्तो काली बनायो मलाई काली त बनायो बनायो अझै पिम्पलहरू पनि अनुहारमा अझै बिरर्र आयो रातभरि पिम्पलहरू ऊ यो गर्दाखेरि म त राती त छिट्टै सुत्छु लेकिन त्यही क्रिमले गर्दा भन्ने चाहिँ लाग्छ मलाई चाहिँ मलाई चाहिँ त्यो क्रिम ट्याक्कै मन परेन भन्दा पनि ट्याक्कै मन परेन त्यो क्रिम त अब त म जिन्दगीमा लाउँदिनँ बरु ह्वाइट टोनले अलिकिति ग्लो गर्दारहेछ अनुहार लेकिन त्यो फेयर एन्ड लभलीले चाहिँ छ्या छ्या छ्या कस्तो घिनलाग्दो देखेको हौ त्यो फेयर एन्ड लभलीले छ्या मेरो साथीलाई फेरि सुहायो मलाई चाहिँ सुहाएन त्यो फेयर एन्ड लभलीले